हाम्रो यहाँ गाउँमा एकदमै मनोरञ्जन हुन्छ यहाँ मेलाहरू लाग्छ फुटबल हुन्छ अन्त क्रिकेट पनि हुन्छ अन्त यहाँ एकदमै ठुलो ठुलो पूजाहरू लाग्छ दसैँ तिहारतिर काली पूजा हुन्छ दुर्गा पूजा हुन्छ अन्त सरस्वती पूजा पनि एकदमै ठुलो गर्छ अन्त यहाँ हनुमान मन्दिरमा पनि एक सा सालैनी एकदमै ठुलो पूजाहरू लाग्छ अन्त त्यहाँ पनि एकदम मनोरञ्जन हुन्छ मान्छेहरू नाचेर अन्त हाम्रो स्कुलमा पनि फाउन्डेसन डेतिर डान्सहरू हुन्छ नाचगाना हुन्छ त्यसमा एकदमै मनोरञ्जन हुन्छ सबैजनालाई अन्त क्रिसमसको दिन पनि एकदमै ठुलो क्रिसमस चर्चमा ठुलो पार्टीहरू हुन्छ त्यहाँ पनि मनोरञ्जन हुन्छ एकदमै